मैले चाहिँ मैले चाहिँ मिसोदेखि चाहिँ अस्तिको दिन चाहिँ उयो मगाएको थिएँ होइन एउटा क्रप टप मगाएको थिएँ होइन त्यो फुल स्लिभ हुन्छ नि के त अहिले केटीहरूको फेसन चाहिँ ट्रेन्डिङमा छ नि हो त्यो मगाएको थिएँ होइन हो त्यो चाहिँ तर अँ त्यो कहिले आयो अस्तिको दिन आइपुग्यो होइन मैले त्योभन्दा अगाडि कति छ दिन अगाडि नै मगाएको थिएँ त्यो चाहिँ मजाको रहेछ हौ जस्तै अब क्वालिटी पनि राम्रो रहेछ होइन त्यसको लुगा लुगा हेर्दाखेरि पनि राम्रै छ होइन अन्त उयो पनि प्राइस पनि अब के त दाम पनि ठिकैको के त ठिकैको दाम पनि होइन अब सस्तै सस्तै पऱ्यो त्यो तर मलाई पुरा मनपऱ्यो त्यो चाहिँ त्यो चाहिँ पेन्टसित लाउँदा पनि हुने जस्तै के त स्कर्टहरूसित लाउँदा पनि हुने लेहेङ्गा टाइपको हुन्छ नि लामो लामो के त हो त्यस्तोमा पनि लाउनु हुने खालके चाहिँ रहेछ हौ मलाई तर मलाई त्यो चाहिँ पुरा मनपऱ्यो अनि चाहिँ त्यो त्यो चाहिँ कस्तो के त अब उस्तो उयो पनि नहुने कडा पनि छैन कस्तो कस्तो राम्रो के त मजाको लाग्यो हो त्यो चाहिँ